परामर्श अथवा उपदेश चाहिँ मैले आफ्नो बिरुवाको उन्नत स्वास्थको लागि कसबाट लिन्छु भन्दाखेरि चाहिँ हाम्रो हाम्रो गाउँमा एकदमै उमेर बितेका एकदमै गार्डेनिङपट्टि एकदमै इन्ट्रेस्टेड मानिस हुनुहुन्छ एकदमै अनुभवी मान्छे हुनुहुन्छ सन्तोष सर भन्ने मानिस हुनुहुन्छ उहाँले अर्किड फार्मिङहरू गर्नुहुन्छ अनि धेरै नै बिरुवाहरू रोप्नुहुन्छ वहाँको गार्डेनिङपट्टि धेरै नै इन्ट्रेस्ट एक्सपिरियन्स नलेज छ अनि मैले आफ्नो बिरुवाहरूको स्वास्थ्यको उपदेश चाहिँ उहाँबाट नै लिने गरेको छु